हेलो ओ ए सुन्दैछौ हैट अब त घुम्नु जानुपर्छ होला हौ चौरास्ता मर्निङ वर्कतिर त्यही भनेको नि आम्मामामा यस्तो बस्

त्यही ता काम पनि बसिबसेर काम गराइ हुन्छ हो आजकल बिमार होइन्छ होला नि यस्तोहरू त त्यसो भए उम् त्यसै ता यहाँ अब उमेर पनि बुढो हुँदै गयो हो अब जानुपर्छ नि मर्निङ वक नगई हुँदैन अँ अँ अब अँ बिहान मर्निङ चारबजीतिर उठ्नुपर्छ होला है भोलिदेखि त अँ टक्कै चार बजी उठ्यो हो छ बजीसम्म पाँच बजी यताउति गर्दा पाँच बज्छ त्यहाँ पछि टक्क पाँचदेखि सात बजीसम्म चाहिँ नि टक्कै घुम्नु एक राउन्ड लाएर क्या ब्याक साइड टक्कै एक राउन्ड लाएर त्यहाँ पछि बस्यो चियासिया खायो त्यहाँ पछि घर आउनुपर्छ हो अँ फेरि चौरास्ता बिहान बिहानै फ्रेस हावा आउँछ कि मज्जा आउँछ

अँ अरू को को छ जाने सोध है त्यता वरिपरिहरू ग्रुप गयो भने मज्जा आउँछ नि अँ अँ दुइ भाइ जाउँ जानुपर्छ त्यही अब अब झन अब त विन्टर पनि आउनु आँट्यो कि अब त झन जाडो जाडो हुँदै जाडोमा कुद्नु मज्जा आउँछ नि अँ अँ त्यही अब जानुपर्छ मैले पनि त्यही अस्तिदेखि सोच्दैथिएँ कि अँ त्यही अन्त तिमीलाई भनौँ भन्दै थिएँ फेरि तिमी पनि बिजीको बिजी नै थियौ हो अब त अब मर्निङ वक त अँ मर्निङ वक बिहान त आफ्नो टाइम पनि बाँच्छ नि हो टाइम पनि बाँच्छ जिउ पनि फ्रेस हुने माइन्ड पनि फ्रेस हुने अँ अँ अब मोटिँदै जाँदैछ अँ केटाहरू पनि मोटिँदै जाँदैछ हो अन्त अरू काम त केही गरेको छैन अहिले त है अँ घरमा आएको ए अँ त्यस्तै छ ल ल त्यही अब म त्यही हो बसीबसी मेरो पनि त्यही त बसेर वाक्कै हुन्छ कि दिनभरि काम पनि बसेर बसेर गर्नुपर्छ कि अन्त त्यही भएर नि तिमीलाई सोध्नु यसो चौरास्ता गयो भने अलिक फ्रेस हुन्छ नि अँ भोलिदेखि टक्कै म अँ अँ आलार्म लगाइराख है फेरि सुतेको सुतेको हुन्छ बिहान दस बज्छ के सुत्दा सुत्दै कि अन्त त्यही अन्त

अँ अँ भोलिदेखि जाने होइन अरूलाई पनि सोधिराख को को छ जाने हो अन्त भन अँ तिनारलाई पनि लिएर आउनु हो अँ ल ल ल राखेँ ल ल